हेलो दीपक दादा तपाईँकोमा गाडी छ नि तपाईँको ठुलो गाडी छ कि सानो गाडी छ हौ हामी छजना आँट्छौँ तपाईँको त्यो सानो गाडीमा हामी मलबजार पार्क घुम्न जाने नानीको बर्थडे छ हो यसो घुमाएर ल्याऊँ भनेको भाडा कति लिनुहुन्छ दादा आम्माम त्यत्रो पैँतिस सौ त नभन्नु नि हौ दुई हजारतिर मिलाइदिनु नि बेसी महँगो भयो नि त्यहीँ छेउमै त हो त्यही पनि त्यो सानो गाडी छ त्यो ठुलो गाडी त रोजेको होइन नि त हामी सानो गाडीमा चाहिँ आँट्छौँ होला नि छजना मिलाइदिनु होस् मिलाएर हामी आई त हाल्छौँ बेसी टाइम लिँदिनौँ तपाईँको त्यो गाडीमा तपाईँलाई अरूतिर पनि त लानुपर्छ हामीलाई थाहा छ नि बुक गर्नु जस्तो कि दुई घन्टाको लागि मात्रै बुक गरेको हो नि त दुई हजारमा त ठिकै छ त हौ त्यहीँ मालबजार त हो कति घन्टा चाहिँ लाग्छ र हामी त्यसै एक रानिङ घुमेर आइपुगी हाल्छौँ